मेरो इच्छा पनि होइन मेरो बाबाको इच्छा हो अहिले बित्नुभएको चार साल हुन आँटिसक्यो दुई हजार बिस अगस्त सात तारिक खस्नुभएको अन्त बाबाको चाहिँ मरिन्जेलसम्म इच्छै थियो छोरालाई आर्मी हुँदैगरेको देख्ने अन्त बाबाको इच्छाले गर्दाखेरि म पनि अब आर्मी नै हुन्छु भनेर इच्छा लिएर राखेको छु